ग्रामीण क्षेत्रमा कृषिहरूद्वारा कुनै पनि जग्गाको समस्या भयो भनेदेखि पहिला वल्लो घर पल्लो घर बस्ने र कुराकानी गर्ने अनि नमिलेमा ग्रामीण हाम्रो ग्राम ग्रामको पञ्चायतलाई गरेर गएर सबै कुराहरू सुनाउने र उहाँहरूले सबै कुराहरू आएर दुवैजनालाई राखेर यही कुरा यस्तो हो भनेर बुझाइदिँदा मिल्यो भने मिल्यो मिलेन भनेदेखि अब जग्गाको लागि कहाँ जानुपर्छ ग्रामको उहाँहरू पञ्चायतले भन्नुहुन्छ र उनीहरूसँग सल्लाह लिएर हामी जग्गाको समस्याको लागि कहीँ गएर केही समाधान निकाल्न सक्छौँ